भाइ एकदमै खुसी लाग्यो भाइसँग आज अब होइन गाडीमा सवारी गरेर आउनु पाउँदाखेरि भाइको व्यवहार पनि यति मजा राम्रो भाइ पनि यति मिठो मिठो कुरा गऱ्यो होइन अब म यो अब मैले म आइपुग्ने ठाउँ पनि मैले पत्तै पाइन कति राम्रो तिम्रो व्यवहार राम्रो मान्छेले मान्छेको सबैभन्दा ठुलो व्यवहार हो भाइ होइन एकदम खुसी लाग्यो अब यसरी नै यस्तै टाइपले तिमीले यो तिम्रो व्यवसाय गर्नु एकदमै राम्रो हुन्छ तिमीलाई राम्रो फ बढेर जान्छ होइन एकदमै खुसी लाग्यो भाइ ल त हामी धन्यवाद थ्याङ्क्यु ल